मेरो प्रिय खेल चाहिँ फुटबल है हो र मलाई किन मनपर्छ भनेदेखिलाई सानैदेखि अब हामी खेलेर आएका खेल है फुटबल सानै बालबालिका अब केटाकेटीदेखि खेलेर आएका र अब फुटबल भनेका मेरामा मेरो मात्रै होइन सायद संसारकै सबै संसारकै सबै मनिसहरूका प्रिय खेल हो र यस फुटबललाई मन नपराउने मानिसहरू यस संसारमा सायदै कम्ती होला र हामी फुटबल खेल्नका लागि आफ्नो पैसाहरू है भेला पारेर आफ्नो पकेट मनी निकालेर आफ्नो बुटसुटहरू आफ्नो किट्सहरू आफ्नो लगाउने सामानहरू किनेर हामी खेल्छौँ फुटबल र त्यसमा एक एउटा जोस् हुन्छ हामी खेल खेल्दाखेरि र त्यो जोस् राम्रो पनि हो हामीले फुटबल खेल्यौँ भने हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हो हामी दगुर्नुपर्छ हामी लड्नुपर्छ हामी हामीले आफ्नो बुद्धिको पनि प्रयोग गर्नुपर्छ र यस खेलले धेरै मानिसहरूलाई राम्रो आर्थिक पनि दिइरहेको छ र यो खेलमा आफ्नो मात्रै नभएर हेर्ने अडियन्स है हेर्ने अब मानिसहरूको पनि धेरै जोस् हुन्छ एउटा जोस् र जाँगर हुन्छ र त्यसैले मलाई यस फुटबल खेल चाहिँ साह्रै मनपर्छ र यस खेललाई नै म खेल्छु र यस खेललाई नै म अगाडि बढाएर लान्छु